बाइक कुदाउँदा चाहिँ सपभन्दा फस जरुरी हो जो भनिन्छ हेल्मेट हेल्मेट भन्ने जिनिस चाहिँ हाम्रो जब हामीहरू मिस्टेकले बाई चान्स एक्सिडेन्टहरू हुँदा हामीलाई त्यो हेल्मेटले चाहिँ टाउकोमा चोट लाग्नुलाई बचाउँछ अन्त हेल्मेट लगाएपछि अब हाततिर ग्लोभ्सहरू लगाउनु पनि जरुरी छ हाततिर ग्लोभ्सहरू पनि लगाउनु पर्छ हातमा ग्लोभ्सहरू अन्त जुन चाहिँ यो किटहरू हुन्छ यो खुट्टामा लगाउने अन्त यो जुत्ता पनि अलग्गै पाउँछ बाइक कुदाउने राइडिङ गर्नुको लागि चाहिँ त्यो जुत्ताहरू पनि लगाउनु पर्छ त्यो त्यो चाहिँ लढ्दाखेरि बेसी ड्यामेजहरू दिँदैन हाम्रो शरीरमा हाम्रो जत्ति पनि जिउमा लाग्दैन बेसी चोटहरू बेसी आउनु दिँदैन घाउहरू अझै त्यसको निकै कुरा चाहिँ अनि बाइक कुदाइ बाइकहरू कुदाउँदा चाहिँ फर्स्ट हाम्रो लुकिङ ग्लास हुन्छ जो जुन चाहिँ साइड मिरर पनि भनिन्छ त्यो साइड मिररलाई मिलाएर फर्स्ट मिलाउनु पर्छ अनि कुदाउनु पर्छ त्यसलाई मिलाएर छे पछाडि हामीले यस्तो ट्रनिङहरू लिँदा हाम्रो पिछाडि मान्छे हुनु सक्छ त्यो पछाडि गाडीहरू हेरेर ओभरटेक गर्नु सक्छ त्योहरू चाहिँ जरुरी छ अन्त त्यो नियमको पालनहरू पनि गर्नु पर्छ जस्तो कि सिग्नल लाइटहरू हुन्छ बाइक जे रोडतिर हुन्छ सिग्नल ट्राफिक सिग्नलहरू तिनीरू फलो गर्नु पऱ्यो हामीले तिनीहरूको ध्यान राख्नु पऱ्यो है सिग्नल जस्तो कि अब हरियो सिग्नल छ भने बाइक रोक्नु परेन रातो सिग्नल छ भने रोक्नु पऱ्यो अन्त पहेलो छ भने एकछिन हामीले पर्खिनु पऱ्यो त्योपछि जस्तो हरियो आउँछ त्यस्तै हामीले बाइक कुदाउनु पऱ्यो तर बाइक कुदाउँदा चाहिँ अनि अलिक ध्यानले कुदाउनु पर्छ दायाँबायाँ पनि हेर्नु पर्छ कटाउनु आँट्दा बाइकहरू कटाउँदा यस्तो दायाँबायाँहरू हेरेर कटाउनु पर्छ हामी दायाँ दायाँ कटाउँछु कि यो देब्रे कटाउँछु दाहिनु कुदाउँछु र त्यस्तो सबै हेरेर कुदाउनु पर्छ अन्त बाइक कुदाउँदा चाहिँ अनि अलिक बाइको पनि कुदाउने पनि एउटा नियम छ होला केही त्यो बाइकको नियमहरू पनि कुदाउनु पर्छ बाइकमा अब अचानक हामीले डाइरेक्ट चार गियर यस्तो हाल्नु भएन अब आरामले फर्स्ट एक गियरदेखिन्को लिएर दुई गियर यस्तो आराम आरामले अलिक स्पिड भयो भने फेरि तिन गियर चार गियर यस्तै गरी हाल्नु पर्छ अन्त जतिसक्दो आस्ते कुदाउनु पर्छ नभए बाइक चाहिँ नि इत्रु मिस्टेकले पनि हामी लड्नु सकिन्छ अन्त राति हुँदा चाहिँ लाइटहरू खोलेर अन्त हामीले उयस लाइटहरू खोलेर कुदाउनु पर्छ यो अप्पर डिप्पर हुन्छ हामीले अप्पर चाहिँ राख्नु हुँदैन है जति पनि खाली बाटो होस् अप्पर राख्नुहोस् तर जब अगाडिबाट बाइकहरू आउँदैछ डिपर गर्नुहोस् नभए त्यो अरूको आँखामा त्यो लाइट लाग्छ त्यो लाइटले चाहिँ आँखामा लागेपछि अलिक केही धमिलो हुन्छ के मान्छे त्यहाँदेखिन् एक्सिडेन्ट हुने चान्सेस हुन्छ त्यो लागि जति सक्दो डिपर राखेर कुदाउनु खाली बाटोमा चाहिँ अब लाइट अप्पर राख्दा केही छैन अन्त कागजातहरू चाहिँ कागजातहरूमा चाहिँ फर्स्ट त गाडीको पेपर चाहियो अनि गाडीको पेपरहरू चाहियो त्योपिच्छे आफ्नो पनि लाइसेन्स जो कि अठार बर्ष पार भएर पा आफूले बनाउनु पर्छ लाइसेन्स एप्लाई गर्नु पर्छ लाइसेन्स चाहियो लाइसेन्स अझै यो पनि हुनु पऱ्यो तपाईँले अब जस्तो कि टोल गेटहरू छ भने तपाईँहरले ट्याक्स पनि पे गर्नु पऱ्यो आफ्नो साथ अन्त एट्टिन प्लस हुनु पऱ्यो बाइक कुदाउनुको लागि चाहिँ नभए जस्तै अब सानो नानीहरूले कुदाउनु भएन बाइकहरू नभए पुलिसले पक्रियो भने सिधै लान्छ गाडीहरू जफत गर्छ तपाईँको होइन अझै डकुमेन्ट्सहरू चाहिँ ट्याक्स पनि पे गर्नु पऱ्यो बाइकको डो बाइकको ट्याक्सहरू पनि पे गर्नु पऱ्यो अब सानो बाइकको त बेसी लिँइदैन ट्याक्स गाडीहरू जति गाडीहरको बेसी लिन्छ किनकि त्यो चार चक्के हो यो दुई चक्के हो त्यहाँदेखिन् बाइकको ट्याक्स कम्ती लिन्छ अन्त बाइकलाई पनि मेन्टेनेन्स राख्नु पर्ने आफूहरूले अन्त बाइकको मेन्टेन सिक्यो भनेपछि टाइमटाइममा बाइकको मोबिल फेर्नु पऱ्यो अन्त बाइकलाई पेट्रोल पनि चाहियो पेट्रोल त पेट्रोल बिना त कुद्ने होइन बाइक अझै त्यो मोबिलहरू त हाल्नु पर्छै पर्छ अझै कोही बेला चेनहरू पनि पूर्ण भइसकेको हुन्छ बाइकको चेनहरू त्यो चेनहरू पनि बेलाबेलामा फेर्नु पऱ्यो एउटा टाइम हुन्छ त्यसको टायरको पनि एउटा टाइम हुन्छ बेसी युज भयो भने टायरको सबै ग्रिप जान्छ त्यसले चाहिँ अनि चिप्लोतिर लड्ने डर छ पङ्चरहरू हुने डर हुन्छ बाइकहरू छिटै त्यही लागि एउटा मेन्टेनेन्स हुन्छ बाइकको त्यो चाहिँ समय समयमा आफूले फेर्नु पऱ्यो जस्तो कि चक्काको एउटा अलिक लामो टाइम हुन्छ यो मोबिलको अलिक कम्ती टाइम हुन्छ मोबिलको यस्तै एक से डेढ महिना यस्तै हुन्छ अन्त बाइकमा चाहिँ बाइकमा चाहिँ हामीले अलिक बेसी योहरू गर्नु भएन बेसी लाइटहरू लाउनु भएन नाभए पुलिसहरूले देख्यो भने पक्रिन्छ अन्त बाइकको जुन चाहिँ कम्पनीबाट जुन चाहिँ साइलेन्सर आएको हुन्छ जुन चाहिँ साइलेन्स हुन्छ त्यसलाई चाहिँ हामीले त्यो चाहिँ साइलेन्सर हटाएर हामीले अलिक साह्रो आवाज आउने त्यस्तो साइलेन्सरहरू लगाउनु हुँदैन कि किनेर लगाउनु हुँदैन त्यस्तो लगायो भने चाहिँ त्यो न साउन्ड पल्युसन हुने कानहरू बहिरा हुने यस्तो हुन्छ भनेर पुलिसले पक्रिन्छ कतिवटा नियमहरू पालन गरेर हामीले बाइकहरू कुदाउनु पर्छ जति सक्दो आस्तेले कुदाउनु पर्छ अन्त बेसी स्पिड कुदायो भने पनि रोडतिर अब हाइवेतिर हुन्छ नि बेसी स्पिड कुद्यो भने त्यहाँ एउटा सेन्सर हुन्छ त्यो सेन्सरले चाहिँ तपाईँको केही गर्दैन तपाईँको स्पिड नाप्छ अन्त स्पिड नापेपछि तपाईँको नम्बर प्लेटको फोटो खिच्छ अन्त त्यो चाहिँ डाइरेक्ट जान्छ वहाँ पुलिस थानामा अन्त पुलिस थानामा गएर चाहिँ नम्बर प्लेटहरू हेरेर अनि तपाईँको फाइन काट्छ त्यही कतिवटा नियमहरू छ बस् त्यसलाई पालन गरेर हामीले बाइक कुदाउनु पर्छ